मसँग चाहिँ हाम्रो पुरानो फोटो फोटोग्राफी फोटो हार्डकपीहरू छन् त अनि नयाँ डिजिटल जुन फोटो हामीले क्लिक गर्छ हौ त्यस्तो पनि तस्विरहरू मेरो साथमा छन् र र मलाई चाहिँ मेरो पुरानो समय अनि अहिलेको जुन डिजिटल फोटो छ हौ त्यसलाई म दुईटामै धेरै रुची लाग्छ धेरै राम्रो लाग्छ किनभने पुरानो तस्विरलाई हेर्दाखेरि चाहिँ आफ्नो जुन बितेको कल छ होइन जुन भुतकालको जुन समयमा मेरो जे जे भएको थियो त्यो सबै मलाई याद आउँछ अनि अहिले जुन डिजिटल जुन अहिलेको छ त्यो चाहिँ अलिक नयाँ चमक त्यो फोटोमा छे नयाँ चमक हुन्छ र पुरानो फोटोमा चाहिँ विशेषकर कुनै चमक हुँदैन त्यो एउटा हामीले भन्छ नि सादा सादा कपी भनेर त्यसलाई भन्छ होइन जस्तो हुन्छ इ इङ्लिसमा त भन्छ ब्ल्याक एन्ड व्हाइट हौ त्यसरी नै जस्तो कि अहिलेको डिजिटल फोटो त के हुन्छ विशेषकर रङ्गिन हुन्छ अनि त्यसमा धेरै प्रकारको एडिटहरू गरेको हुन्छ एडिटहरूमा जस्तो कि कसैले ब्याकग्राउन्ड एडिट गर्छ कसैले अनुहारलाई जुन फेस छ आफ्नो फेसलाई एडिट गर्छन् र जुन हाम्रो पुरानो फोटो हुन्छ त्यसलाई त कसले जुन क्लिक गरेको त्यसलाई एडिट गर्नु मिल्दैन एडिट गरे पनि के हुन्छ त्यो हलका आफ्नो जुन पुरानो के हुन्छ मेटिँदै आउँछ र नयाँ फोटोमा चाहिँ के हुन्छ जस्तो कि हामीले अहिले पुरानो समयको जस्तो कि हामीले लाइक हामीले एउटा आफ्नो फोटो खिच्यो अरे हो त्यसलाई पुरानो नै देख्छ त्यसमा कुनै प्रकारको रङ्गिन हुँदैन अन्त अहिलेको फोटोमा खिच्यो भने रङ्गिन पनि भइहाल्छन् अनि हामीले उता कुनै पहाडहरूको फोटोहरू लियो अरे त्यत्तिखेरको त्यो पुरानो पहाडहरू कस्तो थियो जब त्यत्तिखेर पुरै हरियाली हुन्थ्यो त अहिलेको खिच्यो भने के हुन्छ त्यसमा नयाँ नयाँ चिज हामीले त्यसमा भर्न सकिन्छ आफ्नो तर्फबाट जुन एउटा भइरहेको चिजलाई पनि हामीले नयाँ नयाँ तर अहिले त्यसलाई बनाउनु सक्छ अहिलेको डिजिटल फोटोमा चाहिँ